मलाई नेपाली भाषामा मनपर्ने उखान र तुक्काहरू त अब धेरै छन् जस्तै काग कराउँदैछ पिना सुक्दैछ भन्ने जस्तै जसको अर्थ चाहिँ भन्ने भन्दै गर्छ आफ्नो काम छोड्नु हुन्न भन्ने अर्थ छ र एकदमै मलाई मनपर्ने छ र त्यस्तै प्रकारले अरू पनि छ जसरी कानो गोरुलाई औँसी न पूर्णे जसको अर्थ चाहिँ के हुन्छ अरे दृष्टि नभएर राम्रो नराम्रो केही थाहा हुन्न भन्ने है एकदमै अर्थपूर्ण उखानहरू छ जसरी मलाई मन पर्छ त्यसरी धेरै उखानहरू छ जस्तै कुकुरको पुच्छर बाह्र वर्ष ढङ्ग्रोमा हाले पनि बाङ्गोको बाङ्गै भनेको जसको पनि अर्थ चाहिँ एकदमै राम्रो छ नसुध्रिने मान्छेलाई जे गरे पनि हुन्न भनेर है जो चाहिँ हामीले एकदमै मनपर्छ जस्तै हाम्रो सामाजिकमा एकदमै देखिरहेछु र एकदमै मन मनमा छुने खालको उखानहरू छ र यस्तै प्रकारले अर्को चाहिँ के छ भने कालो अक्षर भैँसी बराबर जसको अर्थ चाहिँ के रहेछ अरे भन्दाखेरि लेखपढ गर्न नजान्नु भनेर है चाहिँ एकदमै यो पनि मनमा छुने छ जो चाहिँ हाम्रो सामाजिक गल गर गाउँघरमा चाहिँ एकदमै छोएको है मन छुने एकदमै छोएर लेखेको जुन चाहिँ उखानहरू छ हामीलाई साह्रै मन पर्छ र जस्तै अर्को के छ भने कुरो कुरो र कुलो जता लग्यो उतै जान्छ भनेर भन्छ यो पनि एकदमै राम्रो छ जसको चाहिँ अर्थ चाहिँ के रहेछ भने कुरा र प्रसङ्ग जतातिर पनि मोड्न सकिने हुन्छ भनेर है साँच्ची नै त्यस्तै छ है जस्तो कुरो र कुलो जता लग्यो त्यतै जान्छ यो पनि एकदमै राम्रो छ र जस्तै अर्को यस्तो उखानहरू धेरै धेरै छ जस्तै हाम्रो मलाई थाहा भएको अरू उखानहरू चाहिँ के के छ भने अर्को के छ भने खाने मुखलाई जुँगाले छेक्दैन जसको अर्थ चाहिँ हामीलाई थाहा छ जसको अर्थ चाहिँ के रहेछ र भने काम गर्ने चाहानेलाई कुनै बाधाले रोक्न सक्दैन है यो पनि एकदमै मनमा छुने छ जो चाहिँ हामीले काम गर्ने मान्छे छ भने हामीलाई कसले के पनि रोक्नु सक्दैन केही भन्नु पनि पर्दैन आफै गरिहाल्छ यो पनि एकदमै हामीलाई मनमा छुने छ जो चाहिँ हाम्रो जीवनमा दिन प्रतिदिन भइरहेको हुन्छ र यस्तो उखानहरू धेरै छन् जो चाहिँ नेपाली हाम्रो भाषामा एकदमै राम्रो छ जो चाहिँ एकदमै मनमा छोएको सा सामाजिकमा एकदमै भइरहेको घटनाहरू जस्तै भन्नौँ है जो जो सन्दर्भमा चाहिँ लेखेको यो उखानहरू छ र अर्को यस्तै अरू धेरै छन् जसरी अर्को मलाई मन पर्ने अर्को चाहिँ के छ भने के छ भने खाने घिउ केमा पोखियो भने चाहिँ अर्को चाहिँ के घिउ केमा पोखियो त्यसको चाहिँ केमा रहेछ के रहेछ अरे भन्दाखेरि चाहिँ पर्ने ठाउँमा पर्नु उचित ठाउँमा पर्नु भन्दा जुन चाहिँ चाहिँ एकदम यो पनि राम्रो छ है मलाई मनपर्ने र अर्को चाहिँ के छ भने धेरै यस्तो उखानहरू छ जो चाहिँ मलाई चाहिँ एकदमै लागेको चाहिँ अर्को उखान चाहिँ के रहेछ भने घाँटी हेरी हाड निल्नु भनेको छ है एकदमै यो पनि राम्रो छ किनभने हामीले त्यसको अर्थ चाहिँ के रहेछ अरे भनेखेरि तात्पर्य अवस्था हेरि काम गर्नु भनेर भनिन्छ नि है ज जुनको चाहिँ एकदमै अर्थ राम्रो छ मजाले भनिएको छ यो पनि हामी त्यही गर्छौँ है हामीले कही याद नगरी कोही बेला हामीले त्यस्तै प्रकार कामहरू गरिरएका जो चाहिँ हामीलाई थाहा हुँदैन आफू को भन्ने है त्यस्तो प्रकारले यो सन्दर्भमा एकदमै मिलेको छ है यो नि मलाई मन पर्छ र अर्को यस्तै प्रकारको नेपाली उखानहरू चाहिँ धेरै धेरै छ जो चाहिँ हामीलाई मनपर्छ र जो चाहिँ हाम्रो जीवनमा भइरहेको घटनाक्रम अनुसार चाहिँ जुटाएको छ एकदमै मलाई मनपर्छ है र अझै यसै उयेसमा चाहिँ अरू के के पनि छ भने के छ भने अर्को उखान चाहिँ के छ भने जोगीको घरमा सन्यासी पाहुना हरे है जोगीको घरमा सन्यासी पाहुना भनेको है यो पनि एकदमै राम्रो छ है जसको अर्थ चाहिँ के रहेछ रे जोसित छैन उसैसँग माग्न आउने है यो पनि एकदमै हाम्रो जीवनमा जो चाहिँ दिनको दिनौ दिन प्रतिदिन भइरहेको कुराहरूसँग चाहिँ सम्मलित छ एकदमै मन परेको कुराहरू छ र एकदमै मिलेको जुन चाहिँ आफूलाई मन पर्ने उखानहरू चाहिँ यस्तै प्रकार अझै धेरै धेरै छन जोहरू चाहिँ हाम्रो हाम्रो नेपाली समाजमा मिलेको अर्थहरू अनुसार चाहिँ शब्दहरू नेपाली समाजको घटनाक्रम अनुसार चाहिँ मिलेको उखानहरू चाहिँ धेरै धेरैहरू छन् है जो चाहिँ हामीलाई मनपर्छ र चाहिँ अर्को चाहिँ के भने अर्को उखान चाहिँ के थियो भने के रे के रे लङ्कामा सुन छ कान मेरै बुच्चै भन्ने है त्यो पनि एकदमै राम्रो जसको अर्थ चाहिँ आफूलाई चाहिएको चाहिँ आफूलाई चाहिएको अहिले र अब धेरै टाढोमा रहेको भनौँ है त्यस्तो प्रकारको उखानहरू चाहिँ यो नि एकदमै राम्रो छ र जेस्तै प्रकारले उखानहरू धेरै धेरै छन् है र चाहिँ मलाई विशेष मनपर्ने चाहिँ यही उखानहरू हो